मलाई घुम्नु जानु चाहिँ सिक्किम मनपर्छ सिलगढी मनपर्छ दार्जिलिङ मनपर्छ अनि भन्छ अरे कालिम्पोङ मेरो इच्छा चाहिँ छ कालिम्पोङ जाने हो अनि त्यो कालिम्पोङमा गएर चाहिँ मलाई त्यहाँको हिमालले ढाके ए हिउँले ढाकेको हिमाल हेर्नु मन छ हो अनि मन मलाई त जाडो महिना पुरा मनपर्छ जाडो जग्गा मनपर्छ हो अनि जङ्गलमा त अहिलेसम्म गएको छुइनँ तर जङ्गल पनि मनपर्छ हो अनि अनि त्यस्तै त्यस्तै पाहाडहरू मनपर्छ सूर्य उदय हुने जग्गा यहाँ दार्जिलिङमा छ दार्जिलिङ मनपर्छ हो दार्जिलिङतिर जानु मनपर्छ तर के गर्नु जानु त पाइँदैन हो अनि के भन्छ अरे ए अनि पाहाडहरू यहाँ सिलगढीको त्यहाँबाट अलिकति उता गयो भने सिक्किम पाउँछ कालिम्पोङ पाउँछ दार्जिलिङ पाउँछ कालिम्पोङ पाउँछ त्यो जग्गाहरू त कस्तो दामी छ तर के गर्नु जानु पाउँदैन हिमाचल प्रदेश अरुणाचल प्रदेश त्यस्तो ठाउँतिर जानु छ मन घुम्नु तर के गर्नु हाम्रो हामी जानै पाइँदैन हामी यता के अरे बगान इलाकाको भएर त्यत्ति टाढटाढो जानु त सपना मात्रै हेर्नुपर्छ जानु पाइँदैन जानु चाहिँ इच्छा छ हो अनि त्यत्ति नै के भन्नु अरू यो पाहाडहरूमा गएर मजाले फोटोसोटो खिच्नु मन छ त्यहाँको हावासावा हावा खानु मन छ समुद्रतिर त समुद्र त हामीले नसोचे पनि हुन्छ समुद्र त झन् कहाँ हो हो अब पाहाडमा गएर कत्ति मजाको भ्यूहरू हेर्नु पाउँछ त्यहाँको भ्यूहरू कस्तो दामी दामी हुन्छ जस्तो कि यहाँ दार्जिलिङको टाइगर हिल्सहरू हेर्नुहोस् तपाईँ त्यहाँ कति मजाको सूर्य उदय हुन्छ बिहान नै चार बजी गएर हेर्नुपाउँछ त्यहाँ त्यत्ति बिहान नै गएर हेर्नु त पाइँदैन हामीहरूले हामी के भन्छ अरे त्यो सुूर्य उदयको बाद फेरि त्यहाँ घुम्ने जग्गाहरू छ कत्ति मजा मजाको कति मजा मजाको घुम्ने जग्गाहरू छ त्यो घुम्ने जग्गातिर जानु मन छ अनि के भन्छ अरे कालिम्पोङ कालिम्पोङ दार्जिलिङ सिक्किम सिक्किममा छ चार धाम चार धामतिर घुम्नु मन छ अनि त्यो गुम्बा सिक्किमको गुम्बाहरू कति कति दामी दामी गुम्बाहरू छ त्यो गुम्बाहरू हेर्नु जानु मन छ हो अनि के भन्छ अरे त्यो गुम्बाहरू हेरेपछि अनि त्यहाँको त्यहाँको उयो अझै उयो हेर्नु मन छ के अरे बो झाँक्री बनझाँक्रीको स्पेस छ नि त्यहाँ एउटा प्लेस त्यो बनझाँक्री प्लेस घुम्नु मन छ हो अनि बनझाँक्री प्लेस घुमेपछि अनि त्यहाँबाट सिधै त्यो झरना त्यो झरना हेर्ने घुम्ने मन छ हो त्यो झरनाको चिसो हावा खानु कति मजा आउँछ तर त्यो जग्गाहरू त हामी हामी जानु पाइँदैन त्यसैले गर्दा त्यसैले गर्दा यो हामी जानु पाइँदैन अनि घरमै बसेर अब हेर्नुपर्छ सपना हो अनि के अरे त्यो दार्जिलिङको चिसो हावा कालिम्पोङको चिसो हावा सिक्किमको चिसो हावाहरू त घरमै बसेर खानुपऱ्यो अब के भन्नु अरू त होइन अनि त्यो के अरे यात्रा गर्नु त हामीलाई यस्तो यस्तो जग्गामा मनपर्छ जहाँ कि हाम्रो जात दाजुभाइ होस् नेपाली दाजुभाइ होस् सबै जात मिसिएको होस् त्यो जात मिसिएको जग्गामा कति रमाइलो हुन्छ जस्तो कि हिमाचल अरुणाचल अनि कहाँ काश्मीर काश्मीरमा हिउँहरूले ढाकिएको त्यो जग्गाहरू कस्तो दामी छ त्यो जग्गा जानु मन छ तर त्यो जग्गा के गर्नु जानु पाइँदैन त्यस्तो जग्गाहरू जानु पाए पो राम्रो लाग्ने हामीलाई पनि अनि हाम्रो यहाँनिर त महिनामा चार महिना ठन्डा हुन्छ चार महिनामा ठन्डा हुन्छ त्यो चार महिना पनि राम्ररी हुँदैन तिन महिनामा बित्छ कहिले दुई महिनामै बित्छ त्यहाँदेखिको त घाम कत्ति पोल्ने लाग्छ यही छेउमै घाम लाग्छ हो अनि त्यो घामले यस्तो पोल्छ कि के भन्नु त्यो पोलेपछि चाहिँ एकदम ठन्डा जग्गा जानु मनलाग्छ हो अनि त्यो ठन्डा महिना ठन्डा जग्गा भन्नु जानु पाएपछि अनि कत्ति मजा लाग्छ हो अनि त्यो जग्गा जानुपर्ने हो अब जान्छु म पनि भ भविष्यमा फ्युचरमा मेरो सपना छ कालिम्पोङ जाने कालिम्पोङ जान्छु सिक्किम सिक्किम त मेरो आफन्त छ त्यो जग्गा त म गएको छु डुलेको छु डुलेर घुमेर आएको छु हो अनि त्यो जग्गा जानु मन छैन अहिले मलाई एकदम दार्जिलिङ कालिम्पोङ खरसाङ यो जग्गाहरू चाहिँ जानु मन छ जो कि सायद अब भविष्यमा जानु पाउँछु होला मेरो अगर मलाई इच्छा छ मलाई जानु मनपर्छ त्यो जग्गा भने त मैले आँट आँट्नु त सक्यो नि त आँट गर्नसक्छु आँट गरिसकेपछि त जान पनि पाइयो हो अनि स मलाई यस्तो जग्गातिर त साथीभाइहरूसँग हामी बुढाबुढी नानी सबै सम्पूर्ण घरको परिवारहरूलाई लिएर गएर घुम्नु मन छ हो त्यो जग्गा घुम्नु पायो भने कत्ति मजा आउँछ अनि त्यसरी चाहिँ घुम्नु मन छ त्यत्ति नै हो